मेरो घरदेखि नजिकमा भएका धर्म स्थलहरू थुप्रै नै छन् तर तीमध्ये सबभन्दा राम्रो मलाई नजिक र सुविधाजनक भएको अनि त्यहाँ जुन शिवालय मन्दिरको चाहिँ म आजीवन सदस्य पनि भएको खात नाताले गर्दा शिवालय मन्दिर छ इच्छे बस्ती तल अलिकति मेरो घरदेखि चार पाँच किलोमिटर जति टाडोमा छ त्यहाँ जान्छु त्यहाँ शिवालयमाको दिन राम्रोसँगले पूजा हुन्छ धेरै दिन पुराणहरू धेरै दिनको पुराणहरू लगाइन्छ अनि मान्छेलाई धर्मप्रति एकत्रित गर्ने एउटा मुख्य ठाउँ भएको हुनाले त्यहाँ साह्रै मनपर्छ हामी आदान प्रदानहरू पनि कति वर्षसम्म कति दिनसम्म भेट नभएका इष्ट मित्रहरूसँग हाम्रो त्यहाँ भेट हुन्छ धार्मिक यहाँ धार्मिक अवस्था त्यहाँ सृष्टि हुन्छ सबै धर्मकै विषयमा बातचित हुन्छ अनि लहन जहन हाम्रो एकाअर्कामा राम्रो सम्बन्ध राख्ने कुरामा पनि त्यहाँ निकै मज्जाले गफ हुन्छ सल्लाह हुन्छ सबै त्यहाँ गएरै हुन्छ अनि त्यो पर्व साह्रै नै सा मिठो लाग्छ मलाई किनभने हामी धेरैजना त्यहाँ भेट हुन्छौँ टाडा टाडाबाट पनि त्यहाँ आउनु हुन्छ शिवालय मन्दिरमा यही हाम्रो गहना नै छ शिवालय मन्दिर इच्छे बस्तीमा छ त्यस्तै अरू मन्दिरहरू पनि छन् तर विशेष गरी मेरो घर छेउमा भएको शिवालय मन्दिरको नै मैले वर्णन गरेँ अरू पनि धेरै मन्दिरहरू छन यहाँ जहाँ हामी जाने गर्छौँ र शिवलाय मन्दिर विषयलेमा नै सिमित राख्दै मेरो वक्तव्य यही अहँ थिचिएन त